दाजुलाई धन्यवाद हजुरले अब मलाई यति रातमा पनि मलाई लिएर घर सुरक्षित ल्याइदिनु भयो र तपाईँको तपाईँको घर त तलै थिएछ र पनि तपाईँले अब मलाई यहाँ माथिसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद र तपाईँको शुभ नाम र हजुरले आज मलाई धेरै हजुरले मलाई धेरै ठुलो गुण लगाउनुभएको छ र यसको लागि म तपाईँप्रति आभारी छु अनि तपाईँको घर निकै तल पर्दोरहेछ र तपाईँले मलाई माथिसम्म ल्याइदिनु भएकोमा चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद दाजु र अब तपाईँलाई पनि बाटोतिर हेल्प चाहिँदा अब हामी पनि हेल्प गरौँला